म खाना पकाउँदाखेरि चाहिँ जरिबुट्टीहरू प्रयोग गर्छु र जरिबुट्टीमा चाहिँ अब अदुवा भयो लसुन भयो होइन गोलमरिच भयो अन्त बडा अलैँची अलैँची त्यहाँदेखि ल्वाङ यस्तो थुप्रै के भन्छ हाम्रो जरिबुट्टीहरू छ जसले हाम्रो स्वास्थ्यलाई पनि राम्रो गर्छ र हामी सर्दीखोकी लागेको बेला सर्दीखोकी लागेको बेला पनि हामी यसरी नै अब घरकै जरिबुट्टीहरू बनाएर पनि हामी काडा भन्छौँ होइन त्यो काडा खाने गर्छौँ सर्दीखोकी भयो ज्वरोहरूमा त्यसले राम्रो काम पनि गर्छ कोरोनाको बेलामा त झन् हामीले त्यसरी काडाहरू कति पकाएर खायौँ खायौँ त्यत्ति प कति पकाएर खायौँ खायौँ र काडाले चाहिँ मान्छेलाई धेरै नै अब शरीरलाई चाहिँ कस्तो भनेदेखि रोगनाशक क्षमताहरू हुन्छ नि अब त त्यो त्योहरू बढाउँछ भन्छ होइन र यो जरिबुट्टीहरू चाहिँ हाम्रो स्वास्थ्यको लागि चाहिँ एकदमै लाभदायक हुन्छ र अदुवा त झन् त्यसै त राम्रै नै हो जस्तो खोकीहरूको लागि भयो लसुनहरू त झन् राम्रो ल्वाङ ल्वाङ पनि त्यत्तिकै राम्रो गोलमरिच पनि त्यत्तिकै राम्रो र हामीले खाना पकाउँदाखेरि चाहिँ यस्तो जरिबुट्टीहरू चाहिँ प्रयोग गर्नु एकदमै जरुरी हुन्छ